मो सानैदेखि खाना बनाउनुमा रूचि राख्दछु अनि मैले अहिलेसम्म कुनै पनि पाक प्रतियोगिता सोहरूमा भाग लिएको छुइनँ तर आउँदो भविष्यमा म कोसिस गर्ने छु अनि मैले यो खाना बनाएको यो भिडियोहरू कुनै युट्युब अथवा कुनै अरू सोसियल मिडिया प्ल्याटफर्मतिर कतै पोस्ट नभएको पोस्ट नगरेको कारणले मलाई यसको कुनै अनुभव नै छैन